हेलो म यहाँ तोपखानाबाट उषा राई बोल्दैछु कि मेरो घरमा प्लम्बर चाहिएको थियो हो मेरो अलिकति वासरुमको यो टोयलेट बाथरुमको यो पाइपको गडबड भएछ कि त्यही भएर मलाई प्लम्बर चाहिएको थियो र नि

दुईजना होइन उयो मेरो त्यो पाइपको कनेक्सन र त्यो अलिकति उँधो नालीपट्टि जाने कनेक्सन बिग्रेको छ एकजनाले हुन्छ रेट कति लाग्छ होला है दिनको एकजनाको पाँच सौ गरेर है त्यसो भए उयो पठाइदिनु होस् न दुईजना दुईजना अँ दुईजना बिहान दस बजी पठाइदिनु होस् न हुन्छ